मेरो आवास कालिम्पोङ बजारमै हो अन्त अब त्यस्तो कुनै घटना घटिहाल्यो भने कसैको हात खुट्टा भाँच्चियो भने अब हामी तेत त्यतिबेला त्यहाँ उपस्थित छ भने हामी अब हाम्रोमा त घरेलु उपचार त्यस्तो कुनै प्रावधान छैन हामी जति छिटोभन्दा छिटो लिएर हस्पिटल गएर त्यहाँ उपचार गराउने कोसिस गर्छ किनकि त्यहाँ डक्टर उपलब्ध हुन्छ त्यहाँ सबभन्दा बेस्ट सेवा उपल्ब्ध हुन्छ